हजुर मलाई चाहिँ एकदमै लाग्छ यो पेट्रोलको बढ्दो दामले किनभने हामी बाइक कुदाउनेहरूलाई धेरै नै असुविधा पर्छ है महँगो पेट्रोल महँगो भएको कारणले गर्दाखेरि पेट्रोल पनि अहिले धेरै नै माथि अब धेरै नै माथि नै पुगिसकेको छ पेट्रोलको दाम पनि त एक लिटरको झन्डै झन्डै तपाईँको पर्छ होला एक सय पाँच रुपियाँ लिटर जस्तै लाग्यो मलाई है अहिले अन्त हामी चाहिँ डाइरेक्ट त्यो पेट्रोल पम्पमै हालेर अलिक स सस्तो छ र हामीले फाल्टो जग्गामा हालौँ भने भने चाहिँ धेरै नै त्यहाँनिर महँगो पर्छ है अन्त फेरि कोही कोही बेला बाइक पनि बिग्रन सक्छ होइन त्यसको धेरै खराबहरू हुन्छ अन्त त्यसै कारण त्यो खर्च हेर्दाखेरि चाहिँ मलाई चाहिँ लाग्छ कि यो पेट्रोलको दाम चाहिँ धेरै नै माथि छ भने होइन अन्त मलाई फेरि यो के लाग्छ भने यो अहिलेको पेट्रोल डिजलहरूले गर्दाखेरि यो हाम्रो प्रकृतिलाई धेरै नै असर परेको छ है धेरै एकदमै आब हाम्रो यो एट्मोस्फियरलाई धेरै नै असर पारेको छ यो पेट्रोल डिजलहरूले त्यहाँको धुवा गएर है अन्त धेरै हाम्रो यो वातावरण जुन हावाहरू छ अस अशुद्ध बनाएको छ सबैजनालाई अनि म चाहिँ के भन्नु चाहन्छु भने चाहिँ पेट्रलको दामहरू चाहिँ नि एकदमै घटोस् भनेर है धेरै मानिसहरू अब कसैहरूको सपना हुन्छ होइन बाइक चलाउने किन्ने तर पनि यो पेट्रलको दामले गर्दाखेरि मानिसहरू धेरै नै आफ्नो इच्छा मारेर बसेका छन् क्या